ए हजुर को बोल्नुभएको ए हजुर ए घुम्न आउनुमा आउन आँट्नुभएको ए हजुर ए हजुर हजुर हजुर हजुर ए हुन्छ आउनुहोस् न यहाँ राम्रो राम्रो जग्गाहरू छ घुमाइदिन्छु नि कहाँ हुनुहुन्छ अहिले ए कहाँ बस्नुभएको छ कालिम्पोङ हजुर हेलो ए त्यहाँ बस्नुभएको छ ए हजुर कता कता घुम्नुहुन्छ तपाईँहरू लगिदिनुपर्छ ए दसजना जति कता कता जानुहुन्छ पन्बू डेलो थुप्रै छ जग्गाहरू घुम्नु हजुर ए पन्बू जानुहुने ए हजुर हुन्छ कहिले जानुहुन्छ ए हजुर हजुर ए मन्डेतिर जानुहुन्छ ए हजुर हुन्छ जानुहोस् हिँड्नुहोस् न लगिदिन्छु हो तर एक दिनको चाहिँ पैसा पर्छ हजुर ए हजुर टु थाउजन्ड पर्छ एक दिनको हो हजुर त्यति पर्छ त्यहाँ गएको चाहिँ तपाईँले त्यही नै होमस्टेहरू पनि छ तपाईँले बस्नुहुन्छ भने त्यहाँनिर मिलाइदिन्छु नि हजुर हजुर हजुर मिल्छ मिल्छ गाडीहरू मिलाइदिन्छु नि मिलाउँँदा हुन्छ नि त्यो तर रेट चाहिँ अलिक बेसी होला रेट गएको कति त्यसै ट्वेन्टी फाइभ हन्ड्रेडहरू लाग्छ होला हो हजुर त्यति लाग हजुर हजुर ए दसजनाको ए हजुर हजुर ट्वेन्टी फाइभ हन्ड्रेड लाग्छ हजुर ट्वेन्टी फाइभ हन्ड्रेड लाग्छ तपाईँहरूलाई घटाइदिन्छु नि ए हजुर हजुर कति त्यस्तै हन्ड्रेड जति घटाइदिन्छ नि तपाईँहरूलाई के भन्छ हजुर त्योभन्दा कम्ती त अब हामीलाई पनि हुँदैन हो

टु थाउजन्ड जति हुन्छ भन्छु नि तपाईँलाई ल तुस हजुर ए हजुर हुन्छ थ्याङ्क्यु कल गर्नुहोस् न ल ए हजुर हुन्छ त्यतिखेर कल गर्नुहोस् न हजुर हुन्छ हजुर हुन्छ